गायनको लागि तपाईँ कुन दिनमा कति समय समर्पित गर्नुहुन्छ तपाईँ कसरी गीत सिक्नुहुन्छ भन्नुपर्दाखेरि अब त्यही हो अब पहिला पहिलो गीत सिक्दाखेरि बिहानीपख सूर्य उदयको साथसाथै उठेको बेला हामीले अब मेरो सिरानीमै हारमोनियम बाजा हुन्थ्यो र उठ्नसाथ मुखसुख धोइओरि आएर माता सरस्वतीको शरण परेर मैले बिहान झन्डै एक घन्टा तिन पावा घन्टा जस्तो मैले रियाज गर्थेँ प्रेक्टिस गर्थेँ स्वरसाधना गर्थेँ र त्यसरी स्वरसाधान भइसक्यो पछि एउटा गीत मैले कम्प्लिट गर्थेँ सक्थेँ र त्यसो गरेर र बेलुकी फेरि त्यसरी सुत्नु अघि बाजा फेरि मैले पक्रिएर साँझमा भजनहरू गाएर कुनै देवीदेउताको चरणमा समर्पित गर्थेँ माता सरस्वतीको चरणमा चरणकमलमा मैले समर्पित हुन्थेँ र त्यसै गर्दागर्दा यतिको दिनसम्म मैले त्यसरी कोसिस गर्दै आइरहेँ बिहान बेलुकी मैले जब कोसिस गरेँ गायन कलालाई मैले ध्यान दिएर अगि बढ्दै आएँ त्यसले गर्दाखेरि मैले जीवनमा अलिकति केही उपलब्धी गर्नुसकेँ त्यो हो गाउँघरको पूजाआजा नाटकदेखिको लिएर अनेक प्रकारको उमा मञ्चमा मैले गाउँदै निस्किन्दै आएँ दार्जिलिङ गोर्खा दु दुःख निवारक सम्मेलनमा भाग लिएँ त्यहाँ म समर्पित भएँ र त्यहाँ पनि मैले पुरस्कार जित्नु सकेँ मेरो ग्रुपलाई लगेको कतिजाना भाइबहिनी थियो उनीहरूलाई पनि मैले त्यहाँ प्रतियोगितामा भाग लिनु लगाएँ र त्यो भाइबहिनीहरूले पनि त्यहाँबाट प्राइज हत्याउनु सके र उनीहरूले नाम कमाउनु सके र त्यसै गरेर म अघि छिर्दै छिर्दै छिर्दै गएर दार्जिलिङको कलाहरूसँग सम्मेलित भएँ र त्यही कलाकारहरूसँग म रहँदाबस्दा रहँदाबस्दा वरपर दार्जिलिङको कलाकारको ग्रुपमा वरपर कमानबस्तीतिर त्यति बेला प्रोग्रामहरू हुन्थ्यो कला मन्दिर यहाँ साउन्ड एकडेमीहरू यिनीहरू जति पनि उहाँहरू आएर चाहिँ गाउँघरमा प्रोग्रामहरू हुन्थ्यो र त्यो प्रोग्राममा उहाँहरूसँग सम्मेलित हुँदै म गएँ र त्यसो गर्दा गर्दाखेरि मेरो अलिकति उन्नति भयो भनौँ म ज्यादा भजन र लोकगीत मात्रै गाउने आधुनिक गीत चाहिँ म गाइनँ म पहिलादेखि नै र मेरो उनै खोज्ने त्यो लोक संस्कारहरू र त्यसले गर्दा त्यही आधारपट्टि म लागेको हुनाले म रेडियोसम्म पुग्न सकेँ र रेडियोसम्म पुग्नुको कारणहरू पनि थुप्रै छ कारण दार्जिलिङको ग्रुप मेरो त्यो गुरुजीहरूसँग प्रेमसिंह गुरुजीहरूसँग भेट नभएको भए मोहन मोहनजीहरूसँग म भेट नभएको भए चन्दन कुन्दनहरूसँग भेट नभएको भए म हाम्रा लोकगायक उहाँ मरेर जानु भयो उहाँ उहाँहरूसँग हामी जब भेट हुँदाको तबसम्म मैले उहाँहरूकै हातबाट उहाँहरूकै सङ्गतबाट मैले लोकगीत चाहिँ सिक्नु सकेँ र पछिबाट म रेडियो आर्टिस्टसम्म अहिले पनि म रेडियो आर्टिस्टमा कार्यरत छु